र म अब मेरो जन्मदिनको बारेमा भन्न गइरहेको छु र मेरो जन्मदिनमा पहिले सबभन्दा पहिले त म आफ्नो घरको स्थानीय मन्दिर जान्छु र पहिले म सानो छँदा घरमा मेरो बाबाले नभए अथवा आमाले माथि हाम्रो मन्दिर लाने गर्नुहुन्थ्यो र मन्दिरमा गइसकेपछि त्यहाँ रहेका देवदेवीसँग हामी वर माग्थ्यौँ हामी पूजा गर्थ्यौँ त्यहाँ रहेका पुरोहितले हामीलाई मेरो निम्ति पूजा गरिदिनु हुन्थ्यो अस्टचिरञ्जिवीको अनि धेरै सबै देवदेवीगणको पूजा गरिदिनु हुन्थ्यो अनि पूजा गरिसकेपछि हामी फर्किन्थ्यौँ हामी फर्किसकेपछि अनि हामी फर्किसकेपछि हाम्रो बाबाको बाबा हजुरबाको घर जान्थ्यौँ र त्यहाँ गइसकेपछि हाम्रो बाबा हजुरबा सबैसँग हाम्रो बडा बडी काका काकी सबैसँग भेटघाट गरेर हामी वहाँलाई प्र प्रसादहरू दिने गर्थ्यौँ र प्रसादहरू दिइसकेपछि हामी चक्लेट पनि किनेका हुन्थ्यौँ हामी मिठाइ पनि माग्नेहरूलाई बाड्ने गर्थ्यौँ र त्यसपछि हामी घर फर्किएपछि हामी खाजासाजा खाइसकेर म हामी घर फर्किएपछि म स्कुल जाने गर्थेँ स्कुलमा पनि म सबैलाई मिठाइ बाँडेर यसलाई मनाउँथे मेरो जन्मदिन मनाउँथे अनि मेरा वरिपरि रहेका इष्टमित्र अनि मेरा साथीभाइहरूलाई म म बेलुका आफ्नो घरमा मेरो जन्मदिन मनाउनको निम्ति आमन्त्रणा निमन्त्रणा दिन्थेँ अनि बेलुका उनीहरू आइसकेपछि म जस्तै आलुदम खिइ खिर अनि त्यस्तै खाद्य कुराहरू खाने कुराहरू आमाले बनाइदिनु हुन्थ्यो र बनाइसकेपछि त्यस मेरो जन्मदिनमा सबैलाई हामी खुवाउने गर्थ्यौँ र उनीहरूलाई खुवाइसकेपछि हामी अब गीतहरूमा सानो नृत्यहरू पनि गर्ने गर्थ्यौँ र यसप्रकार म हामी म सानो छँदा मेरो जन्मदिन मनाइन्थ्यो र पछि अहिले म ठुलो भएर म यता दार्जिलिङमा बसोबास गर्दा गर्दाखेरि म मेरो जन्मदिनमा मन्दिर जान्छु बिहानै र आइसकेपछि मेरा साथीभाइहरूलाई मिठाइ दिनेगर्छु मेरो साथीभाइहरूलाई कोही कोही बेला हामी कतै घुम्न जाने गर्छौँ वरिपरिका खोइ घुम्न जग्गाहरूमा र यसप्रकार यस्ता यस्ता यस्तै कुराहरूले गर्दा हामी यसरी धेरैभन्दा धेरै कुराहरू गर्दै यस्ता कोही बेला म कोही बेला हामी घरमा नै साथीभाइहरूलाई बोलाउँथे कोही बेला कोही साथीभाइहरूसँग घुम्दै हामी ट्रिट भन्ने गर्छौँ हामी आफ्नो पैसाले उनीहरूलाई केही खाद्य पनि दोकानतिर किनिदिने गर्छौँ त्यो किनिदिँदै म यसरी मेरो जन्मदिनहरू मनाउने गर्छु मेरा आमाबाबा हामी सबै मिलेर मेरा मेरो जन्मदिन मनाउँछौँ र पहिले जस्तो त अहिले मनाउदिनँ तरै पनि हामी मेरो जन्मदिन हुँदा म यसरी मेरो जन्मदिहरू मनाउँछु